ओ समिता हिजो म बजार गएको थिएँ नि मैले त्यो एउटा दोकानबाट एउटा साडी किनेको थिएँ कि एकदमै राम्रो रहेछ त्यो साड़ी घरमा ल्याएर मैले लगाएर पनि म कसैको बिहामा गएको थिएँ त्यहाँबाट आउँदाखेरि त्यो धुएँ धुँदाखेरि त्यसको कलर पनि गएन साडी पनि एकदमै राम्रो मलाई त एकदमै मनपऱ्यो त्यहाँनेरि म तिमीहरूले पनि नि किन्छौ भनेदेखि मसँग हिँड म दोकान चिनाइदिन्छु त्यो दोकानमा अफरहरू पनि छ धेरै साडीहरू छ किसिम किसमको साडीहरू छ सबै राम्रो छ त्यसको धुँदाखेरि रङ पनि जाँदैन प्लस त्यो कुनै किसिमको त्यसमा नराम्रो किसिमको केही छैन यदि तिमी जानु चाहन्छौ भने चाहिँ भन म तिमीलाई साथी जाइदिन्छु मैले त अझै अफरमा रहेछ यतिबेला आफ्नो हातमा अलिकति पैसा थियो र मैले दुई तिनवटा किनी पनि राखेको छु तिमीलाई मनपर्छ भनेदेखि आउ हेर्नु मेरो घरमा म देखाइदिन्छु त्यो साडीहरू यदि तिमीलाई मनपऱ्यो भने तिमीले किन्नु सक्छौ त्यहीबाट मनपरेन भने चाहिँ अब म केही भन्नु सक्दिनँ तर मलाई चाहिँ एकदमै राम्रो लाग्यो एकदमै राम्रो साडी रङ नजाने एकदमै लाउँदा पनि कम्फर्ट भयो यति मज्जाको साडी छ यदि तिमी किन्छौ मसँग जुम म दोकान चिनाइदिन्छु त्यहाँ धेर किसिम किसिमको साडीहरू छ रङ विरङ्गी साडीहरू सिल्कको पनि छ सुतीको पनि छ रेसमको साडीहरू पनि छ त्यो जग्गामा प्राइज पनि त्यति महँगो छैन ठिकैको छ राम्रै छ प्राइज पनि त्यतिको प्राइज त हामी हामी तिमीले हाल्नु सक्छौँ किन्छौ भने के भन्छ उसमा पनि छ अफरमा छ अफरको साडी ल्याउँछौ भने तिमीले दुई तिनवटा किनेर राखिराख पिछे पाउँछ पाउदैन ल